म चाहिँ म चाहिँ क्रिस्टियन हो अब जन्मै क्रिस्टियन हो है मैले चाहिँ अब के भन्छ म चाहिँ अब के जिजस क्राइस्टलाई पाएर चाहिँ अब मेरो जीवन चाहिँ एकदम एकदम सुन्दर भएको छ है एकदम राम्रो अब एकदम राम्रो जीवन चलिरहेको छ है अनि एकदम राम्रो जीवन चलिरहेको छ अब के भन्छ अब सानोमा अब म त जन् जन्मै अब क्रिस्टियन हो है अब सानो सानो सानो सानो हुँदाखेरि अब त्यस्तो केही अब त्यस्तो केही थाहा थिएन है इसुको अब जिजसकोबारेमा अब त्यस्तोहरू केही थाहा थिएन है अब सानोमा अब बुझेको थिइनँ अहिले अब जति म्याचुर हुँदै गयो है उति अब मैले चाहिँ अब बुझेको अब बुझेको भरमा चाहिँ अब के भन्छ अब म चाहिँ एकदम मेरो जीवन चाहिँ एकदम राम्रो अब मेरो म चाहिँ एकदम अब खुसी छु के एकदम राम्रो जीवन चलिरहेछ है अब जति अब सानोमा त अब बुझ्दैन केही पनि बुझेकै थिइनँ है अब जति अहिले जति बडदै गएँ है अहिले जति बढ्दै जाँदैछु है अझै परमेश्वर अब परमेश्वर कोबारेमा है बुझ्दै जाँदैछौँ अब बुझ्दै जाँदैछु अनि बुझ्दै जाँदैछु अब आउने दिनहरूमा पनि अब के एस् यतिकै मेरो जीवन चाहिँ अब यतिकै राम्रोसँगले है अब चल्दै जावोस् होइन अब चल्दै जावोस् अब त्यही हो मेरो अब महत्त्वपूर्ण पाठहरू चाहिँ अनि अब के भन्नु हुन्छ नि अब जिजसलाई पाएदेखि नै अब जिजसलाई अब राम्रोसँगले बुझ्दाखेरि चाहिँ अब के मैले चाहिँ एकदम राम्रो अब राम्रो शिक्षाहरू सिक्नु पाइरहेको छु है अब के अब अब अरूले भन्छ है अब यस्तो क्रिस्टियन जाति यस्तो उस्तो तर होइन के क्रिस्टियन जाति अब म क्रिस्टियन हो है मलाई एकदम गर्व लाग्छ म एकदम प्राउड फिल गर्छु के अब म चाहिँ क्रिस्टियन हो भनेर होइन अन्त अब अब क्रिस्टियन जीवन जिउन एकदम गाह्रो छ र पनि अब त्यो अब त्यसलाई चाहिँ अब अब सजिलो बनाउनुको लागि चाहिँ होइन अब हामीले अब के गर्नु पर्छ भने अब हामी परमेश्वरलाई बुझ्नु पर्छ एक त है एक त अब परमेश्वरको बाइबलहरू पढ्नुपर्छ है एकदम अब त्योहरू त्योहरू पढ्दै जाँदाखेरि आफूले सिक्न पाइन्छ है आफ् आफूले अब बुझ्न सकिन्छ आफू अब आफै राम्रो बनिनुको लागि होइन आफू आफू त्यो अब राम्रो बनिनुको लागि अब त्यस्तो कठिनाइहरू अब कति झेल्नु पर्छ है र पनि म एकदम खुसी छु क्या परमेश्वरको बारेमा त्यही हो अब त्यही हो मेरो महत्त्वपूर्ण पाठहरू चाहिँ